हजुर तपाईँ त्यो कार एससरिजबाट बोल्नु हुँदैछ अच्छा तपाईँको सर्विस सेन्टर चाहिँ कहाँ छ लोकेसन दार्जिलिङमा अच्छा मेरो हजुर मेरो यो भेकलमा अलिकति कतिवटा समस्याहरू आयो त यसको यसको अलिकति त्यो गियरमा पनि समस्या छ हो

हजुर त्यो गियर बक्समा जुन त्यो स्मुथनेस हुनुपर्ने नि त्यो छैन अनि त्यसलाई त्यसलाई ठिक गराउनु छ हो अनि ब्रेक सुमा कुन्नि के छ आवाज गर्दैछ त्यो हजुर ब्रेकमा लास्ट टाइम मैले एप्रोक्सिमेट तपाईँको तिन महिना अगाडि गरेको थिएँ होला त तिन चार महिना अगाडि तर त्यतिबेला पनि त्यो प्रब् गियरमा चाहिँ प्रबलम के भने अब त्यो जुन एउटा स्मुथनेस आएर गियर चेन्ज हुनुपर्ने त्यो चाहिँ भइरहेको छैन बुझ्नुभयो त्यो कहाँभित्र एउटा हजुर त्यो कहाँभित्र अड्किने छ टाइपको छ हुन्छ नि एउटा त्यो खोज्यो भने पाइहाल्छ अनि मेरो हजुर होइन गरेको छुइनँ जुन त्यो सो रुमबाट आएको त्यो बाहेक मैले चाहिँ गरेको छुइनँ त्यो अनि भेकल लिएको चाहिँ भयो तपाईको चार वर्ष भयो अन्त त्यो गियर चाहिँ फेरि किनभने अहिले यो फर्स्ट टाइम मेरो यो समस्या आउँदैछ त्यो गाडी वेगेनर हो हजुर हजुर हजुर हजुर अच्छा अनि अँ यो मेरो अर्को पनि समस्या छ गाडीमा हजुर हजुर भन्नुहोस् हजुर हुन्छ हुन्छ त्यो ठिकै छ तपाईँको लोकेसन एकजेक्ट कहाँ भन्नुहोस् कहाँनिर आउनुपर्ने हो म अच्छा म अहिले आयो भने तपाईँले दिनभरिमा त्यो काम गर्नु सक्नुहुन्छ हजुर हजुर हजुर हजुर अच्छा अच्छा अनि मैले अब इनकेस मैले अब यो चेन्ज गर्नुपऱ्यो भने तपाईसँग छ नि पार्ट्स होइन हजुर गाडी चाहिँ चलिरहेको छ त्यही हो अलिकति त्यसकै मात्र समस्या हो हुन्छ म त्यसो भने तपाईसँग तपाईँको त्यो मलाई लोकेसन तपाईँको उयो सेन्ड गरिदिनुहोस् कि वाट्सएपमा म त्यसपछि आउ छु नि है हुन्छ थ्याङ्कयू हुन्छ थ्याङ्कयू